फेस बुक इन्स्टाग्राम वा ट्विटर यो त हाम्रो राम्रो माध्यम हो किनभने यो फेस बुक इन्स्टाग्राम म त अरू भन्दा पनि ट्विटर भन्दा पनि फेस बुक इन्स्टाग्राम चाहिँ हेर्छु फेस बुक र इन्स्टाग्राममा तपाईँको कतिवटा इन्स्टाग्राम भन्दा फेस बुक हेर्छु सोसियल नेटवर्क त्यसमा चाहिँ म समचारहरू सुन्छु समचार भन्नाले अब अहिलेको फिलहाल जे भइरहेको छ पार्टी पोलिटिक्समा है कतिवटा कुराहरू अब कतिवटा नहुने कुराहरू हुन्छ हुने कुराहरू हुँदैछ अन्त अब बेसी जस्तो नहुने कुराहरूलाई हुन खोजिरहेको छ जुन चाहिँ हुनु पर्ने अब त्योहरू अलिकति हुनु सकेको छैन अब आश देखाउने जनतालाई आश देखाउने अब ठुल्ठुलो नेता लिडर अब एमपी तपाईँको सिएम अब उनीहरूले आश दियो आश देखाउँँछन् तर अब आशको काम भएको चाहिँ अन्त यस्तै कुराहरू अब यो तपाईँको यो फेस बुक इन्स्टाग्राम ट्विटरमा हामी सर्च गरेर हेर्ने गर्छौँ अब अहिले त लाइक गरे पछि त्यो त्यसै पनि त्यसको डिटेल्स आइहाल्छ र अब त्यहाँबाट हामी अहिलेको न्युजहरू समचारहरू त्यहाँबाट अब हामी प्राप्त गर्छौँ त्यो ज्ञानहरू त्यो सुन्नु पर्ने कुराहरू अब हामी त्यहीँ गएर त सुन्नु सकिँदैन जहाँ भाषण गर्दैछ जहाँनेरि त्यो एनाउन्स गर्दैछ त्यहाँ गएर त हामी त हेर्नु सक्दैनौँ सुन्नु सक्दैनौँ अब हाम्रो पनि आफ्नो आफ्नो व्यवस्था छ व्यवस्थाले गर्दा बिजी हुन्छौँ र अब यो फेस बुक ट्विटर इस्टाग्राम यो हाम्रो लागि एउटा राम्रो माध्यम हो किनभने अब कसैले पनि अब न्युजमा रुचि राख्ने मान्छे समचारमा रुचि राख्ने मान्छे सबजनाले अब त्यो कहाँ भाषण गर्दैछ के भन्दैछ त्यहीँ गएर सुन्नु परेन त्यो असुविधा हामीले झेल्नु परेन घर बसी हामी फोनमा सबकुरा हेर्नु पाउँछौँ जान्नु पाउँछौँ अब आजको खबर के थियो त्यो सबै हामीलाई प्राप्त हुन्छ यो फेस बुक सोसियल नेटवर्कमा र अब हामी यो हेरेर अब फलना जगामा आज यस्तो भएछ उस्तो भएछ यो डेभलोप भएछ यति विकास हुँदै रहेछ भन्ने कुराहरू भने हामीलाई घरमै बसी बसी आइपुग्छु आइपुग्छ अनि अब हामीलाई त्यो हेरे पछि हामीलाई पनि थाहा हुन्छ कि अब फलना जगामा यस्तो भएछ अब पार्टीबाट यस्तो गरिदिँदा रहेछ उस्तो गरिदिँदो रहेछ अब हाम्रो केन्द्र सरकारले अब हाम्रो लागि यति गरिदिँदो रहेछ अब फलना जगासम्म आइपुगेको छ है भनेर अब हामी यो फेसबुकमा इस्टाग्राममा ट्विटरमा हेरेर हामी यो कुराहरू चाल पाउँछु अब यो नहुनु हो भने हामीलाई अति अब साह्रो हुन्थ्यो अब यो कुराहरू मैले जानेर जान्नु सक्दैनौँ चाहेर जान्नु सक्दैनौँ अब त्यो जगामा पुगौँ भने आफ्नो आफ्नो अब व्यवसाय हुन्छ व्यवसाय अब सामाजिक सन्जालमा अब हामी पनि अलिकति वञ्चित भएको हुन्छौँ अब सबकुराबाट त्यो मौका हुँदैन कि त्यहाँ गएर सुन्नु पाउने अन्त अब अहिलेम् त्यो छैन अब त्यो नहुँदाखेरि तर अब फेसबुकले इन्स्टाग्रामले ट्विटरले एकदम राम्रो काम गरेको छ कि अब सबकुराको घरमा बसेर अब चियरमा बसे पछि फोन हेरे पछि फोनमा सबकुरा अब त्यो अपडेटहरू आइहाल्छ त्यो अपडेट आए पछि अब हामीलाई एकदम भरपर्दो अब यो तपाईँको अब भन्नु पर्दाखेरि चाहिँ भरपर्दो राम्रो माध्यम चाहिँ हो जस्तो लाग्छ मलाई हो पनि हो जस्तो होइन हो पनि अब किनभने अब हामीले घर बसी बसी जे हुँदैछ जे बोल्दैछ त्यो सबै अब मिडियाले छोडिदिइहाल्छ मिडियाले छोडे पछि हामीले फेसबुकमा तपाईँको यो ट्विटर भयो इस्टाग्राममा भयो यी अब यही माध्यमहरूबाट अब हामीले यो अब कुराहरू सुन्नु पाउँछौँ कतिवटा अब ज्ञानको कुराहरू पनि हुन्छ त्यसमा अब त्यो कुराहरू हेरे पछि अब हामीलाई पनि थाहा हुन्छ कि अब यस्तो जगामा यो हुँदो रहेछ पार्टी पोलिटिक्सबाट यो गरिदिइरहेछ गरिबहरूको लागि पनि राम्रो हुने रहेछ हुँदै रहेछ भन्ने कुराहरू अब हामी पनि चाल पाउँछौँ यो चाहिँ अब मेरो लागि चाहिँ समचार न्युज है जति पनि छ यो चाहिँ मेरो लागि चाहिँ एकदम राम्रो हो जस्तो लाग्छ किनभने अब दुई तिन शब्द सुन्नुको लागि मैले आफ्नो भाडा पिटेर जानु परेन आफू घाममा गएर टाक्सिनु परेन बस्नु परेन त्यो घाममा बसेर अब पर्खिनु परेन सुन्नु परेन अब घरमा बसेर आफूले जहाँ बस्यो त्यहीँ बसेर सुन्नु पायो शीतल भयो घरमा आनन्दले कसैको डिस्टर्ब छैन यहाँनेर अब हामी ढुक्कैले घर बसेर सुन्नु सक्छौँ अब के हुँदैछ कसो हुँदैछ त्यो कुराहरू जान्नु सक्छौँ अब हाम्रो भारतकै मात्र नभएर पनि अब भारतदेखिको बाहिरको क्षेत्रहरूको कुराहरू पनि हामी जान्नु पाउँछौँ अब बाहिर अलग क्षेत्रमा के हुँदैछ कसो हुँदैछ अब यो इन्स्टाग्राम फेस बुक ट्विटरले हामीलाई यति सुविधा दिएको छ कि अब आफ्नो भारत छोडी हाम्रो अब भारतको जति पनि छिमेकी देशहरू छ त्यहाँ के हुँदैछ त्यसको अपडेटहरू जान्नु पाउँछु अब यो चाहिँ मलाई लाग्छ राम्रो माध्यम हो यो अब हामीले समचार सुन्नु न्युज सुन्नुको लागि चाहिँ यो फेस बुक इन्स्टाग्राम ट्विटर चाहिँ एकदम राम्रो माध्यम हो अब त्यसले गर्दा अब हामी घरमा बसी बसी सुन्नु पाउँछौँ हेर्नु पाउँछौँ लाइभ आउँछ त्यो लाइभमा पनि हेर्नु पाउँछौँ मलाई चाहिँ राम्रो लाग्छ यो माध्यम माध्यम सरी माध्यम